हेलो राम दाजु म विजय मोक्तान एमत्राइबाट मैले अस्ति भर्खर तपाईँको गाडी लिएको थिएँ नि यहीँ ठाउँमा आइदिनु होस् न म बागडोग्रा एयर पोर्ट जान पर्ने छ त्यहाँसम्मको लागि मलाई गाडी चाहियो झट्ट आइदिनु होस् न धन्यवाद